मलाई अब सबैभन्दा राम्रो कुद्नु चाहिँ कहाँ मनपर्छ भन्दाखेरि चाहिँ एउटा हाम्रो मेला ग्राउन्ड भन्ने जग्गा छ ठुलो मेला ग्राउन्ड भन्ने जग्गा छ होइन त्यहाँ हेभी मज्जा आउँछ त्यहाँ कुद्नु किनभने त्यहाँ अरू मान्छेहरू पनि हुन्छ कुद्नु होइन साथी साथी मज्जा आउँछ मेरोसँग अब मेरो साथी पनि जान्छ होइन अब त्यो साथी चाहिँ मज्जाको छ त्यसपछि अब मेरोसँग त मेरो हामी चार बजी उठ्छौँ होइन हामी कुद्नु जान्छौँ त्यसपछि हामी कुद्दा कुद्दा हुन्छ नि अब हामी अब त्यहाँ मान्छेहरू पनि धेरै मान्छेहरू हुन्छ त्यहाँदेखि मोटिभेट हुन्छ त्यहाँ मान्छेहरू मान्छेहरू त्यहाँ मान्छे मोटिभेट हुन्छ त्यहाँ मान्छेहरू हुन्छ नि पुरा मोटिभेट हुन्छ होइन त्यहाँपछि त्यहाँ मान्छेहरू मोटिभेट भएर त्यहाँ अझै कुद्छ त्यहाँदेखि ठुल्ठुलो मान्छेहरू पनि आउँछ होइन मोटे मोटे मज्जा आउँछ त्यहाँ कुद्नु हेभी मज्जा आउँछ यस्तो मज्जा आउँछ त्या कुद्नु एक प्रकारको अलग्गै मज्जा एक प्रकारको अलग्गै मज्जा छ त्यहाँ कुद्नु एक प्रकारको अलग्गै मज्जा छ अब के भनौँ अब तपाईँहरूलाई यस्तो मज्जा आउँछ त्यहाँ कुद्नु हुन्छ नि डल्लै त्यहाँ कुद्नु हेभी मज्जा आउँछ त्यहाँ होइन त्यहाँदेखि त्यहाँ कुद्नु नै अर्कै मज्जा आउँछ त्यसपछि अब मेरो साथी पनि कुद्छ होइन तर मभन्दा मेरो बेसी मभन्दा मभन्दा बेसी चाहिँ साथी कुद्छ पुरा कुद्छ त्यो साथी अब मलाई पनि मज्जा आउँछ कुद्नु साथी साथीसँग हुन्छ नि एउटा एउटा पार्टनर हुन्छ नि म चाहिँ हामी थाकेपछि मेरो साथीले मोटिभेट गर्छ त्यो थाकेपछि म मेटिभेट गर्छु हामी अब कुदिसकेर अब अब कुदिसकेर अब म एक्सर्साइज पनि गर्छु मेला ग्राउन्डमा होइन त्यो कुद्ने जग्गा चाहिँ अब बलुवा बलुवाको टाइपको छ होइन ठुलो छ बलुवा बलुवा टाइपको मज्जा आउँछ त्यसमा कुद्नु हेभी मज्जा आउँछ त्यसमा कुद्नु नै अब अलग्गै मज्जा छ त्यसमा अब हुन्छ नि यस्तो मज्जा आउँछ कि त्यहाँ कुद्नु अब अलग्गै मज्जा छ त्यहाँ कुद्नु हेभी मज्जा आउँछ पनि आउँछ होइन मज्जा त्यहाँदेखि के भन्नु अब म तपाईँलाई मज्जा आउँछ हेभी त्यहाँ आम्मामामा त्यहाँ पनि अब धेरै अब के भन्नु अब तपाईँलाई दिदीहरू पनि हुन्छ बहिनी पनि त्यहाँ कुरा गर्नु पनि मज्जा आउँछ होइन कुद्दा हामी कुदिसकेर थाकी थाक्छ त्यहाँदेखि चाहिँ अब हुन्छ नि त्यहाँदेखि अब टक्कै अब चार बजीदेखि जान्छ चार बजी साँढे चार बजीसम्म पुग्छ मेला ग्राउन्ड त्यहाँपछि साँढे चार पछि हामी कुद्छौँ कुद्छौँ कुद्छ अब एक घन्टा एक घन्टा कुद्छौँ त्यहाँपछि अलिक रेस्ट गर्छौँ त्यहाँदेखि फेरि एक घन्टा कुद्छौँ होइन त्यहाँपछि साँढे पाँचसम्म चाहिँ हामी कुद्छौँ त्यहाँपछि साँढे पाँचदेखि छ बजेसम्म एक्सर्साइजहरू गर्छौँ एकसर्साइज गरिसकेर त्यसपछि अब के गर्नु मेरो साथीहरू आउँछ होइन अब त्यहाँ मज्जा आउँछ त्या कुद्नु होइन त्यहाँपछि अब चाहिँ घर हामी चाहिँ अब कति बजी मेक्सिमम् छ बजी घर फर्किन्छौँ डल्लै साथीहरूलाई अलबिदा भनेर ल साथी मज्जा आयो कुद्नु होइन आज त्यहाँपछि भोलि कुद्नुपर्छ फेेरि हामी भोलि अब आज कुदिसकेर भोलि पनि जान्छौँ यसो होइन कि अब लगातार अब एउटा हुन्छ नि एउटा अब भोलि जान्छु पर्सी जाँदिन भोलि जान्छु पर्सी जाँदिन त्यस्तो होइन हामी चाहिँ लगातार जान्छौँ हामीलाई चाहिँ पुरा मज्जा मलाई पुरा मनपर्छ हुन्छ रनिङ गर्नु पनि रनिङ गर्नेले जिउ पनि फिट बस्छ त्यहाँपछि रनिङ गरेर अब मान्छे हुन्छ नि जिउ पनि राम्रो हुन्छ त्यहाँपछि हुन्छ नि हाम्रो टेस्टोरेन भन्ने एउटा हुन्छ नि त्यो मज्जा आउँछ रनिङ गरेर पाउँछ केटाहरू झन् म झन् केटाहरू झन् कुद्नुपर्छ केटाहरूको केटाहरू झन् कुद्नुपर्छ किनभने केटाहरूको चाहिँ नि अब एउटा एउटा अब कुदेर अब हामी जिउ घटाउनु सक्छौँ नि त अब कुदेर हेभी दामी एक्सर्साइज हो त्यो अब एउटा तपाईँको जिउ पनि घट्छ अन्त प्लस तपाईँको स्त्रेन्थ हुन्छ नि त्यो राम्रो हुन्छ स्त्रेन्थ पनि मज्जा आउँछ हौ तर कुद्नु पनि एक प्रकारको त्यहाँनिर हामी छ बजीसम्म घर फर्किन्छ त्यहाँदेखि साथीहरूलाई अलबिदा भनेर हुन्छ नि घर पनि फर्किहाल्छ यसो अब तपाईँहरू पनि कुद्नुहोस् ल बाई